दार्जिलिङ सरकारका नीतिहरूमा प्रधानमन्त्री योजना भयो द्वारे सरकार भयो एक सय दिने काम भयो एक सय दिने काममा पनि फाइदै छ अब जब कार्डहरू बनायो कामहरू हुन्छ तर कोहीकोही बेला मात्रै हुन्छ अनि यता एक सय दिने उता द्वारे सरकारमा पनि अब जब कार्डहरू बनिन्छ यता जमिनको पट्टाहरू बनिन्छ यता लक्ष्मी भण्डारको फर्महरू भरिन्छ यता स्वास्थ्य साथीको कार्डहरू बनाइन्छ हामीले बनाएको छौँ